कुन बिरुवा बाँच्न गाह्रो हुन्छ भन्नाले चाहिँ बिरुवामा चाहिँ अब कटिङ गरेको र जरा भएको हुन्छ है कटिङ गरेको चाहिँ अलिक गाह्रो पर्छ बचाउनु किनभने कि चाहिँ त्यो कटिङ गरेको बिरुवालाई चाहिँ बर्खामा लगाउनु पऱ्यो पानी परेको परेको टाइममा त्यो टाइममा छिटो सर्छ है तर अब जरा भएकोलाई चाहिँ छिट्टो सरिहाल्छ र कडा गर्मी जाडोमा चाहिँ कस्तो हुन्छ भने डाइरेक्ट घाममा अब त्यो भर्खर सारेको कडिङहरूलाई पनि डाइरेक्ट घाममा पनि छिटो मर्ने चान्स हुन्छ किनभने त्यसै पनि घाममा त्यत्ति कटिङहरू बिरवाहरू सर्दैन है र त्यो कडा घाममा डाइरेक्ट नराखेर त्यसलाई अलि चिसो चिसो ठाउँमा राखेर सार्न सकिन्छ र चिसो समयमा पनि बिरूवाहरू बाँच्नु साह्रो पर्छ त्यसलाई फेरि अलिक घाम भएको ठाउँमा लगेर हेरचाह गरेर चाहिँ सार्नु पऱ्यो